हेलो ए म दार्जिलिङबाट हो डब्लुडब्लुएफ वर्ल्ड वाइड फन्ड को सदस्य बोल्दैछु मेरो चाहिँ खास कुरो के थियो भने नि तपाईँहरूको जग्गा त बस्ती हो नि होइन बस्तीमा चाहिँ प्रायः मौरी पालन हुन्छ नि हुन्छ कि हुँदैन अँ अच्छा मौरी पालन चाहिँ तपाईँहरूकोतिर चाहिँ पुरानो पद्धतिले गर्छ नि होइन डल्लो डुँड होइन अन्त हाम्रोमा हाम्रो एनजिओकोतर्फबाट चाहिँ एउटा अहिले हामीले एउटा अभियान चलाउँदैछौँ कि मोर्डन बी हाइभ भन्छ आधुनिक मौरी पालन हो अँ त्यो आधुनिक मौरी पालन गर्दा चाहिँ मोर्डन बी हाइभ भन्ने एउटा बक्सा छ होइन त्यो बक्सा बक्सा बक्सा हामी दिन दिन्छौँ र तपाईँहरूले चाहिँ तपाईँहरू त्यहाँ सल्लाह गरेर चाहिँ त्यहाँ को कोले मौरी पालेको छ पुरानो पद्धतिले होइन उहाँहरूलाई सल्लाह गरेर चाहिँ भेला गरिराख्नुहोस् हामी आधुनिक बी हाइभ भन्छ मौरीको बक्सा हामी तपईँहरूलाई सित्थैमा दिन्छौँ होइन अँ सित्थैमा दिन्छौँ तपाईँहरूले चाहिँ त्यो मौरीलाई चाहिँ पुरानो बक्साको मौरीलाई चाहिँ त्यो नयाँ बक्सामा हाल्यो भने चाहिँ मौरीले मह धेरै दिन्छ अँ अन्त मौरी बेचेर पनि के आर्थिक लाभ हुन्छ साथै अब मौरीको मह चाहिँ यस्तो चिज हो कि रामवाण औषधी हो र त्यो मौरीको महमा मेडिसन भ्यालु थुप्रै छ रोगीहरूले खायो भने रोगहरू पनि जाती हुन्छ हो अन्त अर्को कुरो के छ भने मौरी पालन गर्दाखेरि चाहिँ विशेष ध्यान दिनुपर्ने कुरोहरू चाहिँ एक दुईवटा एकदमै ध्यान दिनुपर्छ अन्त यसमा चाहिँ के छ भने एक नम्बर कुरो चाहिँ घर वरिपरि मैलाधैला राख्नु हुँदैन पानी कागजहरू जस्तै वेस्ट सामानहरू हुन्छ नि एकदमै सफा राख्नुपर्छ किनभने दार्जिलिङ धेरै मैला छ दार्जिलिङमा त यो मैलाले गर्दाखेरि मौरी मासिने गर्छ मौरी मासिन्छ र तपाईँहरूले मौरी पालन गर्नुको लागि चाहिँ एकदमै घर वरिपरि आफ्नो समाजलाई भनभान पारेर सबै तल तपाईँको छरछिमेकीलाई भनभान पारेर यो सफाइ अभियानहरू गर्नुपर्छ मैलाधैला भयो भने मौरी पालन मौरी मर्ने गर्छ यसरी तपाईँहरूले यो सफाइ अभियानहरू चलाएर चाहिँ आफ्नो घर वरिपरि समाजमा सफा राख्नु नै अभियान चलाउनु पर्छ गर्नुहुन्छ ल त्यसो भने आयौँ हजुर

हुन्छ हुन्छ त्यसो भने हामी आउँदैछौँ है ल हुन्छ हुन्छ धन्यवाद